धार्मिक को वर्णन गर्नु गर्नुपर्दा म आफैँले मपनि एउटा क्रिस्तान एउटा चर्च जाने मान्छे आइतबार आइतबार जान्छु हरेक आइतबार चर्च जान्छु अनि चर्चमा वर्सिप गर्दा बाइ बाइबल वचनहरू सुन्दा धेरै मजा आउँछ अथवा परमेश्वरको आशिषहरू धेरै पाउँछ अनि वचनहरू सुन्दा वर्सिपहरू गर्दा धेरै मजा आउँछ